हेलो अँ भाइ होटल भालेमुङ्ग्रो बोलेको मैले जुन अर्डर गरेको सामान कति बेला आइपुग्छ होला ओ तपाईँको डेलिभरी बोयलाई छिटो पठाइदिनु होस् मलाई एकदम अति नै आवश्यक परेको छ हुन्छ